यता कालिम्पोङमा धेरै खानेकुराहरू छ जसरी मोमो छ थुक्पा छ त्यहाँपछि चौमिन छ मोमो थुक्पा होइन त्यहाँपछि फम्बी एउटा पनि दाम्मी छ त्यहाँपछि मज्जा आउँछ यो खानु होइन यताको मज्जा आउँछ हौ यत्रो यत्रो मोमो थुक्पा होइन कस्तो लामो लामो क्या मज्जा मज्जाको बिक्छ तर हाम्रो यता चाहिँ अब फम्बी दामी लाग्छ मलाई त्यहाँ उयो हुन्छ नि फम्बी पनि मज्जााको मज्जा आउँछ खानेमा नि थुक्पा झन् मज्जा आउँछ मोमो अब्बुई मोमो त अब्बुई नि अचारसँग कस्तो मिठो हुन्छ मज्जा आउँछ खानु पनि एकप्रकारको अलग्गै हुन्छ मज्जै अर्कै एकप्रकारको खाने मज्जै अर्कै हो भन्दैछु त मज्जा आउँछ यसमा खानु पनि हुन्छ नि मोमो थुक्पा सेलरोटी पनि छ होइन दिपावलीमा दिन्छ होइन सेलरोटी पनि मज्ज आउँछ खानु मज्ज आउँछ नि सेलरोटी खानु